मलाई चाहिँ भौतिक पुस्तकहरू र इलेक्ट्रोनिक संस्करणहरू दुवै पढ्नमा रुचि लाग्छ तर भौतिक पुस्तकहरू चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब त्यो चाहिँ गह्रौँ हुन्छ होइन हामीले अब त्यसलाई चाहिँ जहाँ जहाँ जहाँ जहाँ जान्छ अब साथमा अब लान अलिक अब प्रब्लम हुन्छ वेरएज अब जुन चाहिँ इलेक्ट्रोनिक संस्करणहरू जुन चाहिँ हुन्छ त्यो चाहिँ अब हाम्रो अब फोन हामी अब फोन त अब साथमै हुन्छ ट्राभलहरू गर्दा पनि हामी कहीँ जाँदाखेरि पनि अब हामी लिएरै जान्छौँ फोन ट्याब होइन अन्त ल्यापटपहरू त्यो त अब बोक्नमा पनि इजी हुन्छ हामीलाई अनि त्यही भएर चाहिँ अब यो भौतिक पुस्तकहरूभन्दा चाहिँ म इलेक्ट्रोनिक संस्करणहरू नै अब पढ्नु अब राम्रो लाग्छ मलाई होइन त्यही अब त्यही राम्रो लाग्छ किनभने अब इजी हुन्छ त्यो हामीले साथमा अब हुन्छ त्यो अनि त त्यही भएर मलाई चाहिँ यो इलेक्ट्रोनिक संस्करणहरू नै पढ्नु राम्रो लाग्छ र अडियोबुकहरू पनि मैले सुनेको छु अब अडियोबुकहरू सुन्न पनि पुरा राम्रो लाग्छ किनभने अब यो रियल लाइफ इभेन्ट अब स्टोरीमा बेस्ड भएको हुन्छ अन्त राम्रो लाग्छ यो सुन्न